म जाने भनेको यहाँ नजिकै हाम्रो गाउँ ओद्लाबाडी छ त्यसपछि मालबजार छ मालबजार हाम्रो ब्लक पऱ्यो ओद्लाबाडी पनि त्यहाँ हाम्रो एउटा नजिकैको बजारै पऱ्यो त्यसपछि त्यहाँ एउटा हस्पिटल पनि छ सानो हस्पिटल हाम्रो गाउँमा त्यो सामुदायिक हस्पिटल छैन त्यसले गर्दाखेरि हामी ओद्लाबाडी हस्पिटलमै जान्छौँ अनि मालबजार त हाम्रो ब्लक पऱ्यो ब्लक परेपछि हामी त्यो ठुल्ठुलो अलिक त्यो अफिसियल कामहरूको लागि हामी मालबजारै जान्छौँ त्यसो हुँदाखेरि सबैभन्दा नजिक कुदेर गइहाल्ने भन्ने ठाउँ चाहिँ मालबजार र ओद्लाबाडी हो अहिले भर्खर पनि म मालबजारबाट आउँदैछु